जलपाइगुडी डिस्ट्रिक्टमा सिलाइ बुनाइहरू भर्खरै सुरु हुँदैछ भर्खरै सुरु हुँदैछ हामी यहाँ बाग्राकोटमा पनि स्कुलको छेउमा एउटा हल खोलेको छ त्यहाँनेरि भर्खर भर्खर सुरु गर्दैछ सिलाइ बुनाइहरू कटिङहरू भयो सिलाइ बुनाइ सेल्प हेल्प ग्रुपले गर्दाखेरि अहिले भर्खर भर्खर यो सबै नि न्यु उयोहरू निकाल्दैछ होइन